हलो यो सिसिएन क्याफे हो हजुर मैले अघि खाना क्यान्सल गरेर फेरि अर्डर गरेको थिएँ आइपुगेकै छैन मेरो यहाँ साथीहरू अलिक टाढोबाट आएको छ कि यता ढिलो भइसक्यो उनीहरूलाई भोक लागिसक्यो भन्दैछ एक बजी अर्डर गरेको थिएँ मैले यहाँ स साढे दुई हुनु आँटिसक्यो

अनि कहिले आइपुग्छ होला खाना हुन्छ छिटो पठाइदिनुहोस्